हेलो तपाईँ कसमेटिक यो पार्लरबाट बोल्नुभएको हो तपाईँको दोकानबाट मैले हिजो लिएको क्रिम एकदमै राम्रै छैन त्यो क्रिम लगाएर मेरो अनुहारमा फोका फोका निस्कियो तपाईँहरूले त्यस्तो क्रिम पनि बेच्ने हो हाम्रो पनि त पैसा जान्छ तपाईँहरूको मात्रै जाँदैन त्यस्तो क्रिम बेचेर मेरो अनुहारमा यस्तो भएको छ तपाईँहरूलाई थाहा छ अब त्यस्तो क्रिम नबेच्नु हामीहरूले त जे भयो भुलचुकमै किनिहाल्यौँ अब त्यस्तो नबेच्नु त्यो त्यो क्रिम लगाएर मेरो अनुहारमा कस्तो भएको छ होइन अनि त्यस्तो क्रिम चाहिँ अबदेखिको नबेच्नु होला हामीलाई पनि नि पैसा जान्छ तपाईँहरूको पनि नि त्यो मिहिनेत गरेर बेचेको हो होइन अनि हाम्रो पनि पैसा गइरहेको छ त्यसमा त्यस्तो क्रिम चाहिँ अबदेखिको नबेचिदिनु म चाहिँ यही भन्नुको लागि तपाईँलाई कल गरेको थियो